गाउँ घरका मानिसहरूले यो खेलकुदतिर इन्ट्रेस्ट राख्नु पऱ्यो होइन जसको कारणले गर्दा चाहिँ उनीहरूको आउने जेनेरेसनले यो खेलकुदलाई इम्पोर्टेन्स दिन सकोस् र उनीहरूले आफ्नो करियर पनि यही खेलकुदबाटै बनाउन सकोस् र यसमा चाहिँ के फाइदा छ भन्दाखेरि चाहिँ नि एउटा त मेन्ट मेन्टल्ली मेन्टल्ली र फिजिकल्ली फिट हुन्छ जस्को कारणले होइन कुनै नराम्रो बिमारहरूदेखि पनि बाँच्न सक्छौँ हामी होइन खेलकुदले गर्दाखेरि र र यसमा धेरैवटा एचिभमेन्टहरू पनि छ होइन यस्को कारणले हामी आफ्नो करियर पनि बनाउन सक्छौँ होइन अनि गाउँ घरको होइन गाउँ घरको मानिसहरूले पनि यो खेलकुदलाई इम्पोर्टेन्स दिनु पर्छ किनकि किनकि यसमा कसै उनीहरू को नानीहरूले इन्ट्रेस्ट गर्छ भने उनीहरूलाई खेल्न दिनु पर्छ होइन खेल्न दिनु पर्छ उनीहरूलाई सपोर्ट गर्नु पर्छ र हरेक चाहिने साम्रगीहरू उनीहरूलाई जुटाइदिनुपर्छ होइन र त्यसको कारणले गर्दा चाहिँ उनीहरूले खेल्न सकोस् र एउटा राम्रो सक्षम प्लेयर बन्न सकोस् होइन त्यसको लागि उनीहरूलाई सपोर्ट गर्नुपर्छ र यसमा धेरैवटा डिफेक्टहरू पनि छ होइन जसको कारणले कहिले कहीँ एक्सिडेक्न्टहरू हुन्छ खेल्दा खेलकुद गर्दाखेरि तर त्यो सानो तिनो एकसिडेन्टलाई हेरेर नानीको करियरलाई बिगार्नु हुँदैन किनकि उनीहरूलाई चाहिने सामानहरू सर हरेक कुराहरू जुटाइदिनुपर्छ र उनीहरूले राम्रोसँगले खेल्न सक्नुपर्छ होइन र एउटा राम्रो सक्षम प्लेयर भएको र आफ्नो प्लेयर प्ले आफ्नो गेम प्लेलाई पुरा संसारमा देखाउनको लागि सपोर्ट गर्नुपर्छ होइन र गाउँ घरको मान्छेहरूले चाहिँ यो सानो तिनो एक्सिडेन्टलाई हेरेर चाहिँ खेलकुदतिर त्यती इन्ट्रेस्ट राख्दैन होइन किनकि उनीहरू डराउँछ नि त होइन र यो चाहिँ म के भन्न चाह्नछु भने चाहिँ गाउँ घरको मानिसहरू चाहिँ यो कुराहरूदेखि चाहिँ डराउनु हुँदैन क्या उनीहरूले चाहिँ सपोर्ट गर्नुपर्छ बरु होइन आफ्नो नानीहरूलाई सपोर्ट गर्नुपर्छ र एउटा राम्रो प्लेयर बन्नमा उनारहरूलाई सहायता र सहायता गर्नुपर्छ अनि यसमा चाहिँ गाउँ घरको ठुलठुला मान्छेहरूले होइन चाहिने कुराहरू जस्तो कि फुटबल खेल्नको लागि एउटा ग्राउन्ड होइन त्योहरू एउटा अलिक ठुलोठुलो मानिसहरूले बनाइदिनु पऱ्यो जस्को कारणले त्यहाँ खेलकुदमा इन्ट्रेस्ट बढ्न सक्छ होइन र गाउँ घरको मानिसहरूलाई यो खेलकुदमा धेरै इन्ट्रेस्ट राख्नुपर्छ किनकि उनीहरूलाई मेन्टल्ली फ्रि हुनुपर्छ होइन जसको कारणले मेन्टल्ली फ्रि भएपछि उनीहरूले राम्रोसँगले सक्छ होइन फ्रिली केहि कुरहरू गर्न सक्छ नि त होइन त्यसैले गाउँ घरको मान्छेहरूले पनि यो खेलकुदलाई इम्पोर्टेन्स दिनुपर्छ